मलाई मेरो मनपर्ने अब एक्टर एक्ट्रेस चाहिँ टम हल्यान्ड र जेन्डेया हो र उनीहरूको चाहिँ एउटा मार्भेलको पिक्चर छ त्यो चाहिँ स्पाइडरम्यानको हो स्पाइडरम्यान भन्ने माकुराम्यान त्यसमा चाहिँ मलाई यसमा टम हल्यान्डले चाहिँ स्पाइडरम्यानको रोल चाहिँ राम्रो लागेको छ त्यसले खेलेको र जेन्डेयाले चाहिँ अब स्पाइडरम्यानकै अब केटी बुढी भनौँ न अब त्यस्तो त्यसको रोल खेलेको छ त्यो चाहिँ दामी छ दुईजनाको एक्टिङ दुईजनाको अब केमेस्ट्री पनि दामी छ दुईजनाको अब मेलमिलाप पनि राम्रो लागेको छ र त्यो पिक्चर चाहिँ मनपर्छ